म विशेष रूपले बौद्ध धर्म अवलम्बी हो र मेरो धर्मअनुसार

सामुदायिक सेवाबारे धेरैवटा कुराहरू सिकाइन्छ र त्यसलाई भौतिक रूपमा पनि सम्पन्न गर्ने कार्यहरू गरिरहेको मैले पाएको छु र सबैभन्दा ठुलो मानवता हो भन्ने सिद्धान्त भएकोले गर्दा सामुदायिक सेवाहरू धेरैभन्दा धेरै मात्रामा गरिन्छ उदाहरणका लागि अब मानिसहरूकै निम्ति वर्षमा एक महिना पूजा इत्यादि गर्ने कामहरू गरिन्छ र सोही पूजा आयोजना गरिएको समयमा दीनदुखीहरू है गरिब बुर्जा इत्यादि अब अलिकति चपेटमा परेका विशेष गरी निम्न स्तरमा भएका मानिसहरूलाई समय समयमा खानापिना लगाउनको निम्ति कपडाहरू लुगाफाटा इत्यादि प्रदान गर्ने कार्यहरू गरिएको मैले देखेको छु र सामु सामुदायिक सेवाबारे यसले सिकाएको नै मैले ठानेको छु र यो अभ्यास पनि जति अहिलेको स्थिति अहिलेको समाज र अहिलेको वातावरणलाई हेरेर गर्न सकिन्छ त्यत्तिको मात्रामा गरिरहेको छ भन्न सकिन्छ